र म चाहिँ बाग्राकोट नामक म एउटा सानो बडे गाउँमा बस्छु मेरो गाउँ चाहिँ त्यति ठुलो गाउँ होइन र यो चाहिँ एउटा चिया बगान हो चियाको कमान हो र यहाँनेरि भाषा चाहिँ कस्तो हुन्छ भन्दाखेरि म चाहिँ नेपाली हो है मेरो जति पनि परिवार हुनु हुन्छ सबैले नेपाली बोल्नु हुन्छ र हाम्रो वरिपरि चाहिँ नेपाली मात्रै नभएर बङ्गाली बिहारी मुसलमान होइन भोटे अरू अन्य जातिहरू पनि हुनु हुन्छ र उहाँहरूले पनि हाम्रो भाषा बोल्नु हुन्छ र हामीले पनि उहाँहरूको भाषा बोल्ने प्रयास गर्छु चेष्टा गर्छु है किनभने राम्रो लाग्छ एउटा समाजमा सँगै बसे पछि उहाँहरूले पनि हाम्रो भाषा सिक्नु अति नै अनिवार्य हुन्छ र हामीले पनि उहाँको भाषा सिक्नु अति नै अनिवार्य हुन्छ किनभने हामीलाई केही काम पर्यो भने भोलिको दिनमा उहाँहरू हो हामीलाई आएर सहयोग गर्ने र उहाँहरूलाई केही काम गर्यो भने हामी नै हो उहाँहरूलाई सहयोग गर्ने त्यो कारणले गर्दाखेरि चाहिँ हामी सबैजना समाजमा मिलेर बस्छौँ हामी सबैजना एक एक भएर एकजुट भएर हामी समाजमा बस्छौँ र उहाँहरू पनि हामीसँग अति नै राम्रो व्यवहार छ र हामी पनि उहाँहरूसँग अति नै राम्रो व्यवहार छ एउटा गाउँको मान्छे मात्रै नभएर हामी सबैजना एउटा परिवार जस्तै भएर मिलेर भाषा अलग भए पनि हामी एउटै मन छ एउटै मुटु छ है हाम्रो र हामी चाहिँ सबैसँग एकदम मिलेर जुलेर बस्छौँ र भाषा चाहिँ हामी चाहिँ कहिले उहाँहरूले हाम्रो भाषा बोल्नु हुन्छ कहिले हामीले उहाँको भाषा बोल्छौँ त्यही हो